हाम्रो गाउँमा चाहिँ पानीको व्यवस्था कस्तो छ भन्दाखेरि अहिले चाहिँ मान्छेहरूले सबैले आफ्नो आफ्नो घरतिर कलहरू बनाएको छ र मोटरबाट पानीहरू तानेर धेरै सुविस्ता भएको छ र पहिला चाहिँ यस्तो थिएन पहिला चाहिँ मान्छेहरू एक किलोमिटर दुई किलोमिटर हिँडेर जान्थ्यो पानीको लागि र त्यस पछाडि फेरि अलिक पछाडि चापाकलहरू आयो र त्यसमा मान्छेहरूले धेरै युज गऱ्यो धेरै युज गर्थ्यो र त्योबाट